हेलो हजुर सुन्नुहोस् न तपाईँकोमा नि त्यो अलिकति त्यो यो जुत्ता दोकान होला ए सुन्नुहोस् न तपाईँको जुत्ता दोकान तपाईँको दोकानमा चाहिँ नि त्यो अब अलिकति खुट्टा काटिरहेको छ कि अन्त अलि कम्फोर्टेबल खालको स्यान्डलहरू छ होला के के छ होला है हजुर के भन्छ होइन त्यो अलिकति घाउलाई प्रोटेक्ट गर्ने हो अनि अलिक पानीहरू पर्दैछ अहिले त त्यो घाउ घाउलाई चाहिँ इन् त्यो अलिकति चाहिँ नहोस् भनेर नि अलिक कभरअप गर्नुको लागि इन्फेक्सन नहोस् भनेर नि हजुर औँलीमा छ हजुर ए हजुर होइन त्यो घाउँ अलिकति त्यो होस् भनेर कुन चाहिँ खालको जुत्ता राम्रो होला है

हजुर ए हजुर ए हजुर सब कति गरौँ हुन्छ होला कि हल्कै छ होला है हजुर हल्का हुन्छ होला है तुलफुल हजर कुर्कुच्चाहरू फुट्दैन होला है त्यो प्लास्टिकको जुत्ताले ए हजुर हाफ त्यो प्लास्टिकको जुत्ता चाहिँ हाफ हो कि ए कति कति दिनको हजुर

रेन्जहरू हजुर ए रेन्जहरू चाहिँ रेन्जहरू कति कतिदेखि होला है ए अन्त खप्नु ग्यारेन्टीहरू बाटाको छ होला बाटाको होला बाटाको छ हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए सुन्नुहोस् न मलाई हुन्छ सुन्नुस् न मलाई बाटाको कि प्लास बाटाको प्लास्टिकको नरिसाइकन फोटो खिचिकन पठाइदिनुस् न हो अन्त पैसा कति लाग्छ मलाई भन्नुहोस् न ल वाट्सएपमा म नम्बर दिन्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ केही छैन नि दस बिस रुपियाँ घटाइदिनुस् न हजुर दस पाँच दस रुपियाँ घटाइदिनुहोस् न हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ वाट्सएपमा पठाइदिनुहोस् न ल हुन्छ हुन्छ